भारतमा यातायात प्रणालीको कुरा गर्नुपर्दा विशेष गरेर हाम्रो पश्चिम बङ्गालको सिलगढी क्षेत्रकै कुरा गरौँ र यहाँनिर हामीले जति पनि देख्छौँ ट्राफिकहरूको एकदमै असुविधा हुन्छ र एकदमै ट्राफिक जाम भएर यातायात गर्न धेरै असुविधा पर्ने गर्छ र हामी त्यो मात्रै होइन हामी अरू पनि जस्तो रेलपथमा हामी काहीँ दिल्ली अरू भए सिलगढीदेखि दुर्गामी के अरे हाम्रा के अरे रेलहरूमा जानपर्दा हामीलाई धेरै समस्याहरू देखापर्छ र अनि धेरै समयमा हामीले धेरै प्रकारको हामीले समस्याहरू सम्मुखिन हुनुपरेको छ कतिपल्ट हामीले यहाँबाट जाँदा ट्राफिक जाम भएकोले गर्दा हामीले जुन ट्रेन हामीले पक्रिनुपर्ने त्यो ट्रेन हामीले पक्रिन सक्दैनौँ र हामी के गर्छौँ भने हामी त्यसलाई हामीले मिस गर्छौँ ट्रेन हाम्रो मिस हुन्छ र यस्तो धेरै प्र प्रकारको समस्याहरू र हाम्रो विशेष गरेर पाहाडी क्षेत्रमा चाहिँ हाम्रो जुन बाटोहरू छ त्यो बाटोहरूमा एकदमै पहिरो भत्किएर विशेष गरेर बर्खा याममा पहिरो भत्किएर हाम्रो त्यहाँ अड्किने गर्छौँ हामी त्यहाँ जाममा फस्छौँ र हामी समयमा एयरपोर्ट पुग्न सक्दैनौँ समयमा हामी रेलवे स्टेसन पुग्न सक्दैनौँ समयमा हामीले हाम्रो रोगीहरू जुन हाम्रो एम्बुलेन्सहरूले रोगी बोकेर ल्याउँदा बाटैमा रोगीको प्राण गएको पनि हामीले देखेका छौँ र यसो गर्दा बाख्राकोटमा बाख्राकोटबाट हामी जब सिलगढीतर्फ जाँदा हाम्रो बिचमा अलिकति एउटा पाहाडी क्षेत्र पर्ने गर्दा त्यसमा पनि धेरैपल्ट हामीले रोगी आधी बाटोबाटै हामीले फर्काएर मृत अवस्थामा फर्काएर ल्याउनुपर्ने परिस्थिति देखेका छौँ र यस्तै भारतभरिकै कुरा गर्नुपर्दा हामी अन्य राज्यमा पनि धेरै यस्ता समस्याहरू देखापरेका छन् हामी अहिले हाम्रो टिभीमा हाम्रो मोबाइलमा पनि हामी यस्ता घटनाहरू हाम्रो आँखा अगाडि के अरे आएका छन् र यस्तो प्रकारको भारत देश अझै पनि धेरै प्रकारले यो ट्राफिक जामको विषयमा सोच्नुपर्ने कुरा छ र यसलाई ट्राफिक जामलाई ग गरे केही हदसम्म यसलाई समाधान गर्नका निम्ति भारतले लागिपरेकै छ र उहाँहरूले लागि पर्दा पर्दा पनि हाम्रा पनि कतिपय यात्रुहरूको पनि केही भुल मलाई लाग्छ जस्तो सानासाना गाडीहरूले त्यहाँनिर गएर दुई लाइन तिन लाइन गरेर उभ्याइदिन्छन् र त्यसले गर्दा हामीलाई अझै समस्याको सम्मुखिन हुनुपर्दैछ धन्यवाद